साइन्स अनि टेक्नोलोजी थुप्रै कुराहरू होइन उयो गर्नुहुन्छ जस्तो कोरोना हुँदाखेरि हामीलाई स्कुल जानु प्रायः एकदम लकडाउन भएको थियो होइन त्यतिखेर हामीलाई फोन ल्यापटपहरू साइन्स टेक्नोलोजीहरूले गर्दा अनलाइन क्लासहरू गर्नुपर्यो हामी स्कुल जानुपरेन न होइन अनि थुप्रैहरू छ टेक्नोलोजीहरू होइन हामीलाई थुप्रै हेल्प गरेको छ होइन जस्तो प्रिन्टहरू मनपर्छ होइन टेक्नेलोजीहरूले थुप्रै कुराहरू जस्तो कोरोनाको आयो आउनुभएको थियो होइन र भ्याक्सिन बनाउनुभयो साइन्सहरूले एकदम साइन्टिस्टहरूले होइन यसरी बहुत हेल्प गर्यो हामीलाई त्यसरी उ गर्नुभयो थुप्रै कुराहरू अब अनि टेक्नोलोजीहरूले पुरा सहायता होइन ल्यापटपहरू होइन आइपेड भयो थुप्रै कुराहरू